हेलो हेलो हजुर यो गाडी चाहिँ यो गाडी कहाँ जानुहुन्छ हजुर अनि म मतलब भाडा कति हो वान फिफ्टी कति कति टाइम लाग्छ पुग्नु अलिक मतलब सर्टकट भएर जाँदा हुँदैन हजुर मलाई सर्टकट घर पुर्याइदिनु होस् न ल म म भोलि बिहान निस्किन्छु कि ग मतलब गाडी कति बजी आउँछ हामी आठजना छ हामी रिजर्व गर्दा हुन्छ ए अलिक कम्ती हुँदैन त्यति नै हो अरू स्टुडेन्टहरू पनि छ के अलिक कम्ती लिइदिनु होस् न कालचिनीबाट हजुर हजुर बिहान नौ दस बजीतिर त बिहान दस बजीतिर आउनुहोस् न ल दस बजी हामी दस बजी रेडी भएर कालचिनीमा बस्छौँ कि तपाईँ कालचिनीमा आउनु हुन्छ हामी साढे नौ बजीतिर निस्किन्छौँ नि त घरबाट त्यो अन्त बेलुका घर चाहिँ कति कति बजी बेला आइपुग्छ अब हामी मतलब भोटाङबाट पाँच बजी निस्कियो भने

ए हुन् ए हुन्छ सर्टकट सर्टकट भएर पुर्याइदिनु होस् ल ए हुन्छ हुन्छ हामी कालचिनीमा आएर बस्छौँ सबैजना हुन्छ